हल्लो यो सुकृति होटेल हो म विश्व तामाङ म यहाँ शिवमन्दिरबाट बोलेको अनि मलाई अर्डर चाहिएको थियो अर्डरमा रहेको छ दुई प्लेट चाउमिन र दुई प्लेट चिकन मोमो मलाई यहाँ पठाइदिन हुन सक्नुहुनछ